ए हेलो को बोल्नुभयो होला है ए सृजना बोलेको अँ ए अँ चिनेँ चिनेँ चिनेँ चिनेँ अँ भन्नु न हजुर अँ नि ठिकै हो अहिले त बर्खा तुरेर दिन पनि राम्रो भएको छ है अँ नि जाउँ न हेल्थको लागि खै बैनी बिहान त नगरौँ होला हो बिहान त अँ के हेर्नु न नानीहरू स्कुल जाने है दुवैजना त्यसले गर्दा टिफिनहरू बनाउनुपर्यो बिहान अलिअलि पढ्दा पढ्दा तिनीहरूलाई हेर्नु पनि पर्यो हो इभिनिङ चाहिँ अलिकति फ्री होइन्छ कि बैनीको चाहिँ के छ बिहान कि बेलुका इभिनिङमा फ्री हुनुहुन्छ हजुर हो त अँ हुन्छ बैनी यसो गरूँ न केटाकेटी आइसकेपछि यसो तिनीहरूलाई चियाखाजा दिइसकेपछि पाँच बजीतिर हामी निस्कियौँ हो अन्त एक राउन्ड चौरस्ता घुमौँ यसो बसेर यसो रमाइलो गरौँ हेरौँ है त्यहाँ त मजाको रम्झम् पनि हुन्छ है बेलुका त हजुर भिडभाड अनि बेलुका जाउँ न वाक पनि हुन्छ अन्त अनि हो नि आउँदाखेरि सब्जी गर्दै आउनुपर्छ गफ गर्दै है बैनी भेट नभएको पनि धेरै पो भयो त हाम्रो त है त्यही त अब वाकमा भेट हुनुपर्छ है अँ पाँच बजीदेखि भोलिदेखि सुरु गरौँ ए हुन्छ हुन्छ मलाई कल गर्नु कि अन्त म निस्किन्छु नि ल ल ल ल बैनी हुन्छ राखेँ ल हुन्छ ल बाई